त्यसले गर्दा उनीहरूले आफ्नो घरमा त अशान्ति हुन्छै हुन्छ आफ्नो समाजमा पनि त्यस्तै हुन्छ अनि त्यसले गर्दा आउने जेनेरेसनको यु आउने जेनेरेसनको युवाहरू पनि सानो सानो नानीहरूले पनि हेर्दै नराम्रो बाटो नराम्रो कामहरू सिक्नुथाल्छ नराम्रो बाटोमा हिँड्नु थाल्छ त्यही भएर एउटा बेरोजगारी एउटा ठुलो मुद्दा हो बेरोजगारी एउटा आफूले गर्नु सक्ने आफ्नो एउटा पढाउनु सक्ने टिचर भएर पनि उसले काम नपाएपछि उसले अरू केही केही रास्ता अपनाउनु सक्दैन कति कतिजना घुसखोरी गरेर टिचरहरू बनिन्छ तर उनीहरूले पढ् पढाउनु आउँदैन त्यसले गर्दा सानो नानी नानी नानीहरूको भविष्य पनि बरबाद हुन्छ उनीहरूले स्कुलमा केही पढाउ पढ्नु नपाएर केही पढ्नु केही सिक्नु नपाएर उनीहरूले ट्युसन कोचिङहरू लिनुथाल्छ त्यसले गर्दा आमाबुवाहरूलाई त खर्च खर्च ट्युसनहरू लिनुथालेपछि खर्च पनि धेरै हुन्छ त्यही भएर एउटा निष्पक्ष बाटोमा निष्पक्ष एउटा बाटोमा हामीले सबै यो धारण गर्नुपर्छ